म जुनै पनि काम गर्दाखेरि चाहिँ गीत सुन्दै या गीत गुनगुनाउँदै गर्ने गर्छु तर त्यो गीत चाहिँ लोकगीत नै हुनुपर्छ भन्ने छैन जुनै पनि गीत आब झट्टै याद हुन्छ या गाउनुसक्छु म मलाई याद छ त्यो गीत चाहिँ म गाउँछु जस्तै बारीझारीमा त अब म बाजागाजा लगेर म बजाउनु सक्दिनँ त्यही भएर कोही कोही बेला चाहिँ फोन बजाएर पनि म बारीझारीको काम गर्छु जस्तै फुलबारीतिर फुलहरू रोप्दाखेरि यताउति अनि घरभित्रको घरमा काम गर्दाखेरि भित्र काम गर्दाखेरि चाहिँ म प्राय जसो नै गीत बजाएर गर्ने गर्छु किनभने एक प्रकारको जोस पनि आउँछ गीत सुन्दै गरेँ भने अनि कतिवटा गीत आफूले जानेको पनि हुन्छ अन्त त्यो गीत सँगसँगै आफूले गाउँदै काम गर्दाखेरि चाहिँ थाकेको पनि त्यस्तो याद हुँदैन अन्त त्यो अल्छी पनि लाग्दैन काम गर्नु यही भएकोले गर्दाखेरि चाहिँ काम गर्दाखेरि चाहिँ म जुनै पनि गीत लोकगीतै चाहिँ होइन लोकगीतै चाहिँ भन्दिनँ म तर जुनै पनि गीत गाउनु अथवा सुन्नु चाहिँ गर्छु कतिजनाले गाउँछ लोकगीत पनि जस्तै अब काम गर्दाखेरि लोकगीत गाउँदै या गुनगुनाउँदै तर म चाहिँ त्यो लोकगीतै गाउनुपर्छ चाहिँ भन्ने होइन मलाई जुन जुन गीत याद छ म गुनगुनाउनु सक्छु त्यो गीत चाहिँ म चाहे फोनमा बजाएर होस् या आफै गुनगुनाउँछु